हाम्रो गाउँ बस्ती है ग्रामीन क्षेत्रमा चाहिँ बुढापाकाहरूले चाहिँ धेरै यस्तो गेमहरू खेल्दछ है जस्तै फुटबल भयो भलिबल पनि अर्गनाइज गर्ने गर्दैछ है कतिवटा ठुल्ठुला फेस्टिभलहरू धेरैवटा फेस्टिभलहरू आउने गर्दछ है ती फेस्टिभलहरूमा पनि बुढापाकाहरूलाई लु है तपाईँहरू पनि गेम खेल्नुहोस् है खेला खेल्नुहोस् है भन्दाखेरि धेरैवटा यस्तो समाजहरूले धेरैवटा गाउँका समाजहरूले गेमहरू खेलाउनुको निम्ति एउटा एरेन्ज गर्दछ है त्यो गेमहरूमा एकदमै आफ्नो सहभागिता एकदमै ज्यादा दिएर है एकदमै खेलको एकदमै मनोरञ्जन मनाउँदै है खेल एकदमै मज्जाले खेल्छन ती बुढापाकाले पनि अब है जस्तै अब केरेमबोर्डहरूको एउटा कम्पिटिसन भयो है आफ्नै गाउँ ठाउँका बाजे बोजूहरूलाई बाजेहरूलाई विशेष बाजेहरूलाई बुढापाकाहरूलाई लिएर एउटा केरमबोर्डको एउडा कम्पिटिसन एउटा लिग खेलाउने गर्दछ है त्यै त्यस्तै प्रकारले फुटबल भयो है फुटबलमा एउटा इन्डिपेन्डेन्ट कपहरूमा पनि एउटा लु है बुढापाकाहरू पनि खेल्नु रहर गर्छ होला भनेर बुढापाकाहरूलाई पनि एउटा सानो पोल छुट्टाएर है उनीहरूलाई पनि एउटा भेटरेन भनेर नाम दिएर एउटा गेम खेलाउने गर्दछ है अन्त त्यस्तै प्रकारले कतिवटा फेस्टिभलहरू आउँछ है त्यो फेस्टिभलहरूमा मान्छेहरूलाई भेला गरेर एउटा ग्राउन्डमा भेला गरेर बाजे बाजेहरूलाई या त बोजूहरूलाई त्यो चेयरमा त्यो बस्ने एउटा गाना बजाएर चेयरमा बस्ने एउटा गेम हुन्छ है त्यो जो बसेन उ आउट त्यस्तो खालको खेलाहरू पनि खेलाउने गर्दछ है बोजूहरूको निम्ति त्यो बास्केटबल एउटा बल पास गर्ने गेमहरू त्यस्तो गेमहरू पनि धेरै खेल्ने गर्दछ र विशेष गरी खेलमा चाहिँ भन्नुपर्दाखेरि हाम्रो गाउँ बस्तीमा चाहिँ रेगुलर खेल्ने है डेली खेल्ने चाहिँ त्यही केरमबोर्डहरू खेल्ने गर्दछ बाजे बोजूले बाजेहरूले है एउटा घरमा एउटा सानो क्लब हाउसमा गएर एउटा गेम सबै सबैजना बाजेहरू र बोजू बाजेहरू भेला भएर है एउटा केरमबोर्ड सबैजना कम्पिटिसनमा है टर्न वाइज बसेर केरमबोर्ड खेल्ने गर्दछ त्यसैले गर्दाखेरि त्यस त्यसका साथै मनोरञ्जनको निम्ति मानिसहरूले है तासहरू पनि खेल्ने गर्दछ धेरैवटा त्यस्ता तासका धेरैवटा गेमहरू छ सबै ता गेमहरू मिलेर है बाजे बाजेहरू मिलेर बसेर सबैजना पल्टी कसेर है चिया खाँदै त्यो गेमहरू आनन्द लिने गर्दछ